कतिजना विद्यार्थीहरू चाहिँ अब स्कुल जानु नपाउने कारण चाहिँ कतिवटा बाटो घाटो राम्रो छैन कति जगा अब गाडीको अभाव छ अब बाटो घाटो त अहिले प्रायः कति जगा पानीले बिग्रिराखेको छ कतिजनाको अब घरमा त्यस्तै हुन्छ कति गाडी घोडा पाउँदैन त्यो कारणले अब विद्यार्थीहरू स्कुल जानु पाउँदैन